ब्रह्माण्ड त्यसै पनि रहस्यमय छ र ब्रह्माण्डको रहस्यको बारेमा मलाई मनमोहक लागेको कुरा के भने यस ब्रह्माण्डमा अर्थात युनिभर्समा डार्क म्याटर भन्ने बेसि छ भन्ने जबदेखि थाहा भयो तबदेखि यो पार्ट अझै नै इन्ट्रेस्टिङ लाग्न थाल्यो त्यसै त युनिभर्समा यस्ता कतिवटा कुराहरू छन् जो हाम्रो बुद्धि हाम्रो क्षमतादेखिको बाहिर छ तर ती भरिमा साइन्सले साबित गरेको कुराहरू बाहेक पनि अझै यस्तो कुराहरू छन् जो चाहिँ साइन्स पुग्न सकेको छैन ती कुराहरू सम्झिँदाखेरि मलाई यस रहस्यबारे एकदमै एकदमै बेसि इन्ट्रेस्ट जागेर आउँछ र मलाई त्यही पार्ट नै एकदमै मनमोहक लाग्छ